अस्पतालको स्वास्थ्य सेवा प्रणालीको बारेमा के कस्तो छ भन्ने विषयमा भन्नुपर्दा दार्जिलिङको अस्पताल स्वास्थ्य विभागमा धेरै कतिपय कमजोरीहरू पनि देखापर्छन् त्यहाँ सबल पक्ष पनि छन् र दुर्बल पक्ष पनि छन् र सबल पक्ष त सदैव सबल नै भइरहेकै राम्रो र म दुर्बल पक्षलाई मात्रै यहाँ लिएर कुरा गर्न चाहेँ र हाम्रा दार्जिलिङ स्वास्थ्य विभाग र अथवा अस्पतालमा जुन प्रकारको स्वास्थ्य प्रणाली छन् स्वास्थ्य सेवा प्रणाली छन् त्यसमा कतिपय कर्मचारीहरूले समयमा आफ्नो उपस्थिति नदिने र बिमारीका रेखदेख गर्ने महानुभावलाई दुर्व्यवहार गर्ने बोलीचालीमा अशुद्धता समयको उलङ्घनता अनि बिमारीलाई एकदमै बेसी स्याहारसुसारभन्दा पनि बढी तनाउ दिने ठुलो स्वरमा बोल्ने र बिमारीसँग पनि बस्ने ती रेखदेख गर्ने महानुभावसँग पनि उच्च स्वरमा नै बोल्ने प्रकारको कर्मचारी भएकाले गर्दा धेरै नै बिमारीलाई असुविधा हुन्छन् र भनेअनुसार बिमारीलाई समयमा खाना उपलब्ध नगराइदिने अनि के कस्ता प्रकारले बिमारीलाई खुवाउनुपर्ने कुराहरू त्यो पूर्ण रूपले जानकारी नगराउने र बिमारीले के के खानुपर्ने कुरा पनि पूर्ण रूपले जानकारी नगराइदिने र कतिपय एम्बुलेन्सहरूको व्यवस्थामा पनि सेवाभन्दा अधिक पैसाको मुख हेर्ने जुन प्रकारको एम्बुलेन्सका कर्म एम्बुलेन्समा ड्राइभरले कार्यरत आफ्नो भूमिका निभाइरहेका हुन्छन् उहाँहरूले पनि समयमा आफ्नो भूमिका र किरदार निभाउन नसक्नु एउटा जुन प्रकारको औषधी विभागमा औषधी नभएका औषथीहरू समयमा नै उपलब्ध नगराइदिनु यी इत्यादि इत्यादि दुर्बल पक्षहरू छन् र हामीले सरसफाइको कुरा गर्नुपर्दा सरसफाइ पनि एकदमै अनिवार्य रूपमा विशेषतः अस्पतालमा हुनुपर्ने कुरा र कतिपय विभागमा अस्पतालमै पनि मैला देखिन गएको छ र अस्पतालमा चाहिँ सरसफाइको एकदमै धेरै आवश्यकता पर्दछ त्यसैले सरसफाइमा धेरै ध्यान पुर्याउनुपर्ने दार्जिलिङ अस्प्पतालका स्थिति देखापर्दछ अनि क बिमारीहरूलाई एकदमै उचित समयमा नै औषधी उपलब्ध गराइदिनु र उचित समयमा नै उपचार गर्नुपर्ने यी विषयहरूमा दार्जिलिङका अस्पतालका स्वास्थ्य सेवा प्रणालीका माह महानुभवहरू अथवा कर्मचारीहरूले उक्त विषयहरूमा सुधार ल्याउनुपर्ने हुन्छ र मेराबाट यही नै हो मैले सबल पक्षलाई यहाँ राखिनँ दुर्बल पक्षलाई राखेँ र मलाई राखेका के कस्ता विभागमा सुधार ल्याउनुपर्ने भन्ने कुरा मैले यहाँ राखेँ